मैले मेरो प्राथमिक शिक्षा गाउँबाटै गरेँ है अनि त्यस पश्चात मैले आफ्नो मेरो माध्यमिक र उच्च माध्यमिक शिक्षा कम्प्लिट गरेर त्यहाँदेखिन्को कलेजमा चाहिँ मैले इङ्लिस अनर्स लिएँ स्नातक है अङ्ग्रेजीमा स्नातक गरेर विश्वविद्यालयमा पनि नर्थ बङ्गाल युनिभर्सिटी मा पोस्ट ग्र्याजुएट कम्प्लिट गरेर अहिले चाहिँ उयसमा प्राइभेट टेक्नोलोजिसमा एज ए सेल्स एक्जिक्युटिभ काम गर्दैछु